हो त सर ए हजुर होइन सर अन्त म भर्खर त्यहाँ टुरिस्टै लिएर आएको थिएँ कि सर त्यहाँनिर उहाँहरूको चाहिँ त्यहाँनिर होटेलले गर्दाखेरि मात्रै सर त्यहाँ दस मिनेटको लागि चाहिँ उहाँहरू अलिकति त्यहाँ उहाँहरूको त्यो अलिकति त्यहाँ टी ब्रेक रहेछ कि सर त्यसले गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ दस मिनट चाहिँ मलाई त्यहाँनिर टाइम एकछिन म्यानेज गरिमागेर चाहिँ सर म त्यहाँनिर दस मिनटको लागि मात्रै राखेको हौ सर एकछिन त राख्दा हुन्छ होला नि सर होइन सर अब एकछिन दस मिनटको लागि चाहिँ काइन्डली यसो म्यानेज गरिदिनुहोस् न हौ सर किन भन्दाखेरि अरू बेला पनि त म टुरिस्टहरू त त्यहाँ ल्याएरै त झार्छु सर हो त्यहाँनिरैबाटै अब पिकअपहरू हुन्छ त्यहीँनिरै ड्रप गरिन्छ अन्त सर काइन्डली त्यति दस मिनेट चाहिँ हजुर हजुर त्यही त हौ सर अन्त खै उता जिसी कलेजपट्टि लानु पनि जाम हुन्छ सर अन्त ला पुग्नु नै त्यहाँनिर आधा घन्टामा पनि बेसी लाग्छ सर हो अन्त समस्या त त्यही छ नि सर जाम हुन्छ अन्त जाँदा उता रेलवे स्टेसनको त झन् कुरै नगर्दा पनि हुन्छ सर त्यहाँ त अब गाडी राख्नु गयो भने त सिधै सर पाँच छ बच्छ बेलुका अन्त सर मैले चाहिँ अब हजुर हजुर हुन्छ सर तपाईँले एकछिन चाहिँ सर टाइम यसो म्यानेज गरिदिनुहोस् न सर म दस मिनेटबाद म गाडी निकालिहाल्छु नि सर त्यहाँबाट कि म उनीहरूको त्यो साइट सिन छौ दार्जिलिङ वरिपरि कि त्यो साइट सिनको लागि म जान्छु नि सर उता चित्रेपट्टि जान्छु नि कि अन्त काइन्डली सर त्यति चाहिँ तपाईँले यसो म्यानेज गरिदिनुहोस् न त्यहाँ तपाईँको यसो जुनियर जुनियरहरूलाई भनिदिनुहोस् न जुनियरहरूलाई भनिदिनुहोस् न त्यहाँनिर त्यो चलान चाहिँ आँ चलान चाहिँ नकाटी हालोस् यस्तो जाममा सर यति बेलै त हो एक दुई पैसा कमाउनु पर्ने अब यति बेला पनि तपाईँहरूले याद गर्नु भएन भने त अब हामी पनि कहिले कुद्नु अन्त सर त्यत्ति चाहिँ म्यानेज गरिदिनुहोस् न हुन्छ सर हुन्छ म तपाईँलाई पनि अप्ठ्यारो बनाउदिनँ न नि सर एकछिन चााहिँ सर यसो दया गरिदिनुहोस् न हुन्छ सर हुन्छ